हेलो

ए हजुर तपाईँ म्यानेजर बोल्नु भएको हजुर ए म रुम नम्बर वान वान ओ सिक्सको त्यो एकजना के भन्छ ट्राभलर थिएँ कि म तपाईँकै होटेलमा थिएँ त्यही कारण चाहिँ तपाईँलाई ए एक दुईवटा कुरा सोध्नु थियो नि ए हजुर सुन्नुहोस् है म चाहिँ यहाँ खास के चाहिँ रिसर्चको लागि आएको थिएँ कि दार्जिलिङ चाहिँ त्यही कारण चाहिँ म यता म्युजियमहरू पनि भिजिट गर्नुपर्थ्यो तपाईँलाई त्यसको विषयमा केही धेरै कुरा याद छ होला है तपाईँलाई ए हजुर हजुर हजुर एचएमआईको विषयमा चाहिँ सुनेको थिएँ डिएचआर चाहिँ हजुर सुन्दैछु ए हजुर हजुर ए हजुर ए हजुर हजुर ए हजुर हजुर उसको विषयमा त कहिल्यै सोध्नु भएको थिएन ए हजुर ए हजुर ए हजुर त्यो म्युजियम पनि पुग्छ अब हजुर अलिक त्यस त्यसो भए रिसर्चमा त्यसलाई पनि इन्क्लुड गर्नुपर्यो त्यसो भए चाहिँ धेरै अँ हजुर राम्रो हुनेरहेछ हजुर र त हजुर

ए हजुर हजुर ए हजुर त्यसो भए त्यतिले पनि निकै हेल्प हुँदोरहेछ त्यसो भए धेरै धेरै धन्यवाद छ तपाईँलाई र एउटा सुन काम थियो नि एउटा सानो अँ यहाँ हाम्रो होटेलबाट नि तपाईँको होटलबाट यसो ट्याक्सीहरूको सुबिस्ताहरू छ होला त्यहाँसम्म लगिदिनु नि ए हजुर ए हुन्छ त्यसो गरिदिनुहोस् न त्यसो भए यही नम्बरमा चाहिँ हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर ए हुन्छ त्यसो भए त्यसो भए धेरै धेरै धन्यवाद हुन्छ ए हुन्